हेलो हजुर हो त हजुर हजुर ए तपाईँ रेखाको प्यारेन्ट्स बोल्नु भएको ए हजुर तपाईँको नानी त अब धेरै राम्रो नाच्छ अरू भन्दा होइन त्यसकै ला त्यसको अब त्यसको हिसाबले हामीले अब लोक नृत्य गराउँदै छौँ होइन यो दसैँको लागि अब अन्त त्यसको लागि चाहिँ हामीले उसलाई लिड डान्सर राखेको छ अन्त त्यसको लागि चाहिँ अलिकिति अर्नामेन्ट्सहरू चाहिएको छ हामीलाई होइन डान्सको कस्ट्युमहरू अन्त त्यसको लागि डिसकसन गर्नु पर्छ अलिकति हजुर हजुर ए हजुर हजुर ए हजुर घरतिर सिक्छ उसले डान्सहरू ए हजुर हजुर हामी तपाईँलाई एक दिन एक दिन बोलाउँछौँ नि ल अब कुन चाहिँ डेट पर्छ त्यति बेला बोलाउँछौँ नि हामी ए अन्त हजुर हजुर हजुर हजुर हजुर हुन्छ हुन्छ